आफ्ना बालीलाई म जनावरहरूबाट चाहिँ कसरी जोगाउँछु भने ब तिनीहरू आउँछन् भनेर वारबेरहरू गर्ने पासो थाप्ने यस्ता प्रकारका कामहरू गरिन्छ र मेरो खेतमा मुख्यतः दुम्सी दुम्सी कुखुरा कोही बेला यस्तो बनेलहरू जस्ता जनावरहरू पस्दछन् र यसले दुम्सीहरूले अब यो जुन चाहिँ फसलहरू उधिन्छन् भने यो बनेलहरूले पनि सबै आलुहरू सबै उधिनेर डल्लै निकालेर धेरै क्षतिहरू पुर्याउँछन्